हिन्दी भाषासँग नेपाली भाषाको लेखाइ मात्रै मिल्छ अरू भाषा मिल्दैन हाम्रो बोली अर्कै छ उनीहरूको बोली अर्कै छ भाषा अलग्गै हो